मेरो महत्त्वपूर्ण निर्णय चाहिँ मैले मेरो छोरीलाई चाहिँ मैले सनसाइन स्कुल हालेको थिएँ सनसाइन स्कुलमा चाहिँ अलिकति पैसाको प्रबलम भएर चाहिँ मैले यता सेन्ट जोसेफ हाल्ने निर्णय गरेँ र यो निर्णयको लागि चाहिँ मैले मैले मेरो हस्बेन्डसँग सल्लाह गरेँ मेरो नानीलाई चाहिँ अब म सनसाइन स्कुलबाट चाहिँ निकालेर चाहिँ सेन्ट जोसेफ स्कुल हाल्छु भनेर मेरो हस्बेन्डसँग मैले केही महत्त्वपूर्ण सल्लाहहरू लिएँ